भारत एउटा ठुलो देश हो जहाँ चाहिँ रोजगारको धेरै चुनौतीहरू गर्नु पर्छ जस्तै कालिम्पोङ एउटा सानो सहर हो जहाँ चाहिँ हामी एउटा कामको लागि पनि बाहिर अरू कन्ट्रिज सिटिजहरूतिर गएर काम गर्नु पर्छ जस्तै हामी नर्सिङ भयो होटेल म्यानेजमेन्ट कल सेन्टर एयर होस्टेज इत्यादि इत्यादि कामको लागि पनि हामी ठुल्ठुलो सिटिजतिर गएर राम्रो राम्रो स्यालेरी भएको ठाँउमा गएर काम गर्नु पर्छ